मलाई कुनै खानाको रेसिपीहरू सिक्नु छ भने होइन म यसो कोही बेला यु ट्युब हेर्ने यु ट्युब हेरेर हेर्ने गर्छु अनि म स्पेसियल्ली म एउटा सेफको त अब हेर्ने गर्थेँ हाम्रो जोन सेफ होइन उसको खानाहरू हेर्ने गर्थेँ उसको रेसेपीहरू हेर्ने गर्थेँ हामी किनभने यो जो कि मलाई जुन रेसिपी मलाई पर्फेक्टली याद हुँदैन प्रपरली याद हुँदैन त्यो म याद उयसमा गएर सर्च गरेर हेर्ने गर्थेँँ युट्युबमा होइन अनि हामी म रि प्रायः आज म हेर्थेँ सेफहरूको भिडियोहरू हेर्दै बस्थेँ म खानाहरू सिक्नुलाई अनि प्लस म त तपाईँको कम्प्रेसनहरू पनि हेर्थेँ जस्तो यो सेफ मास्टर इन्डियाको हेर्थेँ हामी होइन त्यस्तोहरू म हेर्थेँ हेरिबस्छु म अनि भएको कुरा अब हामी जति सिक्नुछ हामी त्यसबाट सिक्छ होइन जो नजानेको चिजहरू पनि त्यसबाट सिकिन्छ अब कति कुराहरू हामी प्र्याक्टिकल पनि सिक्नु सकिँदैन तर त्यही भएर अब कतिजना अब मान्छेहरू पुरा अब जसले अब इन्ट्रेस्ट गर्छ खाना बनाउनुमा त्यसले अब युट्युबबाट पनि त्यसले बनाएर सिकिन्छ होइन गरिन्छ अब